हजुर भन्नुहोस् न दिदी ए हजुर तपाईँको नानी पासाङ नि ए अँ हजुर दिदी आउँदेैछ त ऊ त कि अन्त तर अब स्कुलमा शनिबार र आइतबार मात्रै त आउँछ हो अन्त तपाईँ पनि आउनुभएको छैन थुप्रै दिन भयो नानीले त राम्रै गर्दैछ हो हजुर राम्रै गर्दैछ दिदी कि अन्त यहाँ अब मसँग त राम्रै गर्छ अब मसँग त डेढ घन्टा दुई घन्टा त हो शनिबार आइतबार त अब म मजाले गराइदिन्छु होइन अन्त घरमा चाहिँ उसले अब प्र्याक्टिस गर्नुको लागि चाहिँ नि दिदी तपाईँहरूले एउटा हार्मोनियम चाहिँ किनिदिनु पर्ने थियो हौ उसलाई कि त्यस्तो हो भने चाहिँ अब उसले घरमा पनि आएर प्र्याक्टिस गर्थ्यो नि त होइन अन्त सुन्नुहोस् न अर्को कुरा चाहिँ के भने नि दिदी तपाईँलाई म फोन गर्नु नै भनेको थिएँ नानीले त भनेन होला अस्ति मैले नानीसँग कुरा पनि गरेको थिएँ कि राम्रै भएछ तपाईँले राम्रै भयो तपाईँले फोन गर्नुभयो कि तिनीहरूको नि इक्जाम हुन्छ दिदी कि अन्त इक्जामको फर्महरू भर्नुपर्छ अन्त इक्जामको फर्म भर्दाखेरि चाहिँ उसको नानीको आधार कार्ड हो आधार कार्डको चाहिँ जेरक्स अन्त पासफोटो दुईवटा चाहिँ दिनुपर्छ मलाई अन्त फर्मको पैसा लाग्छ अलिकति हो अब तपाईँको नानीको योपालि त अब फर्स्ट इयर हो हो उसको एक हजार जस्तो लाग्छ दिदी अन्त फर्म भरिदिन्छु म कि अन्त सुन्नु न फर्म त म भरिदिई हाल्छु हो त्यहाँदेखि चाहिँ के हुन्छ भन्दा चाहिँ अब भोलि पर्सि इक्जाम हुँदाखेरि चाहिँ उनीहरूको दुईवटा इक्जाम हुन्छ नि त एउटा चाहिँ प्र्याक्टिकल भन्छ एउटा चाहिँ थ्योरी भन्छ कि प्र्याक्टिकलमा चाहिँ उसले अब त्योनिर इक्जामिनरहरू आएको हुन्छ इलाहाबादबाट होइन त्यहाँनिर चाहिँ उसले अब हार्मोनियम बजाएर रागहरू गाउनु पऱ्यो नि त उनीहरूले जुन भन्छ त्यही होइन अन्त के रे थ्योरीमा चाहिँ लेख्नुपर्छ क्वोइसनहरू आउँछ कि अन्त त्यो अस्ति मैले जेरक्स गरेर दिएको छु नि एउटा किताब त्यो चाहिँ मलाई म उसलाई यो पेजदेखि यो पेजसम्म पढ्नुपर्छ भनेर दाग लगाइदिन्छु कि त्यो चाहिँ घरमा यसो उयोहरू होम् बेलुकाको होमवर्कहरू सकियोपछि पढ भन्नु नि त्यो चाहिँ इक्जाममा आउँछ लेख्नुपर्छ हो अन्त हार्मोनियम बजाएर गाउनु पनि पर्छ नि त रागहरू कि त्यसले गर्दा चाहिँ घरमा हार्मोनियम थियो भने चाहिँ उसलाई सिक्नु सजिलो हुन्थ्यो भनेर चाहिँ किन्नुहोस् ल भनेर भन्नु सम्झिरहेको थिएँ हो अन्त दिदी तर कालेबुङमा चाहिँ राम्रो पाउँदैन है हार्मोनियमहरू सिलगढीबाटै ल्याउनुपर्छ अन्त तपाईँ हार्मोनियम किन्नु जान्नु भयो भने चाहिँ मलाई भन्नु नि म कस्तो ल्याउनु कुन ल्याउनु होइन अन्त भयो भने म गई म पनि गइदिन्छु तपाईँसँग हो अन्त कसको ल्याउनु के ल्याउने कसरी अब त्यसलाई यो गर्नु ट्युनहरू गरेर ल्याउनु पर्छ नि त कि अन्त त्योहरू म तपाईँलाई सबै भन्छु अन्त अन्त अर्को कुरा चाहिँ के भने नि दिदी अब बिचबिचमा कोही के बेला के केको छुट्टी हुन्छ नि नानीहरूको अब जस्तै भानुजयन्तीको छुट्टी हुन्छ होला अब होली होइन तेह्र जुलाई त्यहाँदेखिको बिचबिचमा अरू स्कुलहरू के के छुट्टी भयो भने चाहिँ त्यो पनि पठाउनुहोस् ल किनभने चाहिँ नि अक्टोबरमा चाहिँ इक्जाम हो कि त अब अहिले जुलाई भइसक्यो अन्त म अलिकति आफै खटेर भए पनि पढाइदिन्छु मलाई एक्स्ट्रा फीहरू पर्दैन नि ल हुन्छ हुन्छ दिदी राखेँ ल राम्रै गर्दैछ नसुर्ताउनु नि अब केही त्यस्तो पऱ्यो भने त म तपाईँलाई भनिहाल्छु नि ल हुन्छ दिदी